हेलो हजुर ए म त घरमै छु त हौ अहिले मैले त अहिले त केही प्लानहरू मिलाएको छुइनँ अब मेरो त पर्सी अठारदेखिको त छुट्टी छ ए कहिले गएर फर्किने ए मज्जा आउँछ त है मैले पनि सोचिरहेको थिएँ योपालि चाहिँ भेकेसनमा चाहिँ कतै घुम्नु जौँ भनेर जौँ न त अन्त के हुन्छ मिलाउँ न सल्लाह ए अँ अँ टोयट्रेन त आजकल त जङ्सनबाट हिँड्दैन पो त हौ यता सुकुनाको सुकुनाको स्टेसनदेखि पो हिँड्छ त टोयट्रेन त अहिले जङ्सनदेखि हिँड्नु छोडेको छ है हो त अँ सुकुनादेखिको तिनधारे तिनधारेदेखिको खरसाङ टुङ घुम जोरबङ्ला हुँदै हामी जाउँ न

अँ त्यही त है ल ल ल जाउँ न त कति तारिक हुन्छ अब ट्रेनको टिकट ए अनलाइन हो भने तिमीले हेर न तिमी त ट्रेनको टिकट हेर्नुमा त एक्सपर्टै छौ त अन्त अँ चिन्छु त मेरो आफन्तहरू पनि हुनुहुन्छ त्यहाँ धेरै ए सानोमा लगेको अँ त्याँदेखि बाहिर कस्तो दामी दामी तातो आलुदम सेलरोटी नुनको चिया हो हो त रमाइलो हो नि बुनेको स्वेटरहरू तातो तातो ज्याकेट ग्लब्सहरू कति दामी दामी पाउँछ फेरि टिबेटन गलैँचाहरू कस्तो राम्रो राम्रो पाउँछ ल्याउनुपर्छ अँ छ त तर त्यहाँ खानेकुरो र लुगाफाटा किन्नु चैँ साह्रै महँगो अँ दार्जिलिङ टी खाँदै हामी आएको ल ल भनेपछि हामी एक्काइस तारिक चाहिँ जाउँ न हौ बरू किनभने एक्काइस तारिक गयो भने त त्यहाँ फुलपातीको रमाइलो दृश्यहरू पनि देखिन्छ त्यसो गरौँ न ए ल ल ल ए हुन्छ हुन्छ हुन्छ हुन्छ